हामी कसैसँग बोल्दा पनि नेपालीमै बोल्छौँ हाम्रो बारीको साग सब्जीहरू टिपेर बाहिर बजारमा लगेर बेच्दा पनि हामी नेपालीमै बात मार्छौँ अन्त हामीलाई हाम्रो त्यो दुध बेच्ने अङ्कलले पनि हामीसँग नेपालीमै बात गर्नुहुन्छ हामी दोकानहरूतिर गएर पनि लुगाहरू किन्दाखेरि अब नेपालीमै बात मार्छौँ हामी साग सब्जीहरू किन्नु जाँदा पनि हामी नेपालीमै बात मार्छौँ हामी यहाँ आफ्नो साथ्नु साथीभाइहरूसँग भेटेर पनि अब उनीहरूसँग पनि नेपालीमै बात मार्छौँ अन्त हाम्रो आफन्तहरू घरमा पाहुनाहरू आउँदाखेरि उनीहरूसँग पनि हामी नेपालीमै बात मार्छौँ हाम्रो नेपाली चाहिँ अब सबैसँग बात मार्ने बानी भएर होला सबैलाई सजिलै लाग्छ अन्त नेपालीमा बात गर्दाखेरि चाहिँ अलिक आफूलाई सजिलो पनि लाग्छ नेपालीमा चाहिँ अब सजिलो पर्छ सबैलाई बात मार्नु नेपाली चाहिँ सजिलो भाषा हो त्यही भएर सबैले नेपाली छिट्टो सिक्छ अब साथीहरूसँग मात्रै होइन अब कहीँ जाँदा पनि हामी अब नेपालीमै बोल्छौँ अन्त बाहिरतिर पनि अब हिन्दी बोल्ने मान्छेहरू पनि प्रायःजसो नेपाली नै बोल्छ उनीहरूसँग पनि नेपालीमै बोल्छौँ हामी